ए हजुर भन्नुहोस् न ए हजुर ए हजुर हजुर तपाईँलाई चाहिँ के के चाहिएको थियो होला बिहामा हजुर ए सिँबीहरू हजुर हजुर हजुर तपाईँको सिँबीहरू बोरा नै लानुभयो भने अलिक कम्ती भेट्नुहुन्छ नभए भने त्यही तपाईँको सिँबी अस्सी रुपियाँ किलो छ हो अनि त तपाईँको कोपी साठ्ठी रुपियाँ किलो छ तपाईँको बोरै लानुभयो भने कोपी पच्चिस सयतिर दिन्छु पचास रुपियाँ किलो पर्छ होला हो त्यहाँबाट सिँबी त तपाईँको बोराको झन्डै तिन हजार जति चाहिँ भेट्छ होला अलिक कम्ती नै भेट्छ हो त्यही त लानुभयो भने चाहिँ हुन्छ अब कहिलेतिर चाहिएको थियो तपाईँलाई चाहिँ ए हजुर हजुर ए हजुर ए हजुर टमाटर तपाईँको त दुई सय रुपियाँ किलो छ त अहिले अहिले टमाटरको भाउ पुरा महङ्गो छ कि र हजुर टमाटरहरू लानुभयो भने पनि तपाईँलाई मिलाइदिन्छु निक्कै लाने हो भने चाहिँ कम्ती कम्ती त दुई सय छ तपाईँको एक सय अस्सी रुपियाँहरू भेट्छ होला लास्ट हजुर दस एघार किलो अनि त मिलाएर लानुहोस् न अनि त अलि अलि के के लानुहुने हो आलु चाहिँ पर्दैन तपाईँलाई हजुर हजुर हजुर हजुर ए हुन्छ त्यसो भए कहिले शनिवारतिर आउनुहुने होला नि ए हुन्छ हुन्छ हुन्छ त्यसो भए शनिवार आउनुहोस् न ल हुन्छ शनिवार फोन गर्नुहोस् न

हजुर हजुर हेर्छु नि म अलि अलि मिलाइदिन्छु नि तपाईँलाई भनिहालेँ त मैले रेटहरू अहिले सब्जीहरू महङ्गै छ हो सधैँको हेरी बर्खाले गर्दा हुँदैन सब्जीहरू त्यही भएर नि हुन्छ हुन्छ ए हुन्छ धन्यवाद तपाईँलाई पनि सम्झेकोमा